सहरको स्कुलहरू हर्दा नै राम्रो देखिन्छ त्यहाँ ड्रेसहरू पनि राम्ररी लाएर स्टुडेन्टहरू जान्छ र गाउँको स्कुलहरूमा स्कुल पनि भत्किएको र ऐनाहरू फुटेको हुन्छ र हामी स्कुलमा साधारण लुगा लाएर जान्छौँ अनि प्रायः सहरको स्कुलमा त्यस्तो पाइँदैन साधारण लुगा लाएर जानु एकदम युनिफर्ममा लाएर जानुपर्छ र पढाइमा चाहिँ त्यस्तो केही अन्तर हुँदैन चाहे गाउँको होस् या सहरको स्कुल होस् पढाइमा चाहिँ डिफरेन्स हुँदैन